ए यो दार्जिलिङको ट्राफिक त यस्तै हो नि है ड्राइभर दाजु तर मलाई अलिक छिटो पो पुग्नु थियो हौ हामी कति घन्टाभित्रमा दार्जिलिङ पुग्छौँ होला हौ अझै पनि यहीँ जोरबोङलोमा अड्किराखेको छौँ यो मेन रोडबाटभन्दा अर्को कुनै चोरबाटो छैन तपाईँलाई थाहा छैन अलिकति छिटो पुग्ने किनभने आजु मलाई एकदमै हतार छ त्यहाँनिर दार्जिलिङ समयमै पुगेन भने मेरो त आजुको काम हुँदैन त्यही कारणले अलिकति यताउता गरेर बरु चोरबाटोतिर पो लाग्नु पर्छ होला हौ दाजु